ए तपाईँ टुरिस्ट गाइड हुनुहुन्छ ए म यहाँ कलकत्ताबाट बोल्दैछु कि दार्जिलिङ घुम्नु आउँ भनेको त्यहाँ के कस्तोको व्यवस्था छ हौ यहाँनिर तपाईँको फोन नम्बर देखेर नि हामी चाहिँ यहाँबाट सात आठजना जस्तो हुन्छौँ अन्त गाडीहरू अलिक राम्रो सुविस्ता हजुर सुविस्ता अनुसारको गाडीहरू कस्तो के कस्तो छ होला नि तपाईँकोमा हजुर हजुर हामी कलकत्ताबाट फ्लाइटमा आउँछौँ बागडोगरा एयरपोर्टमा तपाईँहरू आउनु सक्नुहुन्छ त्यहाँ केही फ्यासिलिटी छ मिलाइदिनु सक्नुहुन्छ तपाईँले हजुर हजुर यही महिनाको लास्ट सेप्टेम्बर उन्तिस तारिक भनेर सोचिरहेको छौँ हजुर ए हजुर हजुर यो पालि फर्स्ट टाइम आउँदैछौँ कि म यो कारणले गर्दाखेरि त्यसको त्यहाँको विषयमा हामीलाई केही पनि थाहा छैन गाडी चाहिँ तपाईँले इनोभा नै गरिदियो भने राम्रो हुन्छ होला किनभने हाम्रो साथीहरू कतिजना त्यस्तै नै छ अन्त अलिक सुविस्ताकै गाडीहरू चाहिएको छ कि मलाई अन्त त्यहाँनिर होटलहरू पनि अलिक राम्रै हेरेर गरिदिनु होस् न होइन होइन मलाई त्यही चौरास्तामै छेउछाउमै हेरिदिनु होस् न त्यो पैसाको विषयमा तपाईँ सुर्ता नगर्नुहोस् तर मलाई जत्तिसक्दो चाहिँ सुविस्ताकै हेरिदिनु होस् न ल वरिपरि यसो निस्केर जानु पनि सजिलो हुने चौरास्तामा पनि यसो टाइमहरू स्पेन्ड गर्नुसक्ने गरिदिनु होस् न हामी एक हफ्ता चाहिँ बस्छौँ होला हौ अहिले हवस् हवस् हवस् हुन्छ म उन्तिस तारिक चाहिँ कन्फर्मै हो म तपाईँलाई मेरो डिटेल्सहरू पठाइदिन्छु नि ल ए हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु